यो कालिम्पोङ सेन्डिकेट हो म चाहिँ गान्तोक दस तारिखको मेरो बहिनीको विवाह छ र म चाहिँ गान्तोक चाहिँ है पहिलोचोटि गइरहेको छु र मलाई है गाडी साधनबारे चाहिँ कतिबेला जान्छ कुन समयमा जान्छ भन्ने त्यत्ति जानकारी नभएको कारण तपाईँबाट यो जानकारी लिन चाहेको र दस तारिख चाहिँ है कुन गाडी कति बजी है यहाँ कालिम्पोङबाट सिक्किम जान्छ र भाडाकोबारे है जानकारी लिन चहान्छु